दार्जिलिङ जिल्लामा बिसेस गरेर स्टेट ट्रान्सपोर्टभन्दा पनि स्थानीय प्राइभेट ट्याक्सीहरू बेसी चल्ने गर्छ इ प्राइभेट ट्याक्सीहरूले गर्दा उकालो ओह्रालो जानुमा धेरै सुबिस्ता हुन्छ